अहिलेको युवाहरूले सांस्कृतिक परम्परालाई कडाइका साथ पालन गर्दैछन् भन्ने प्रश्नमा म के भन्न चाहन्छु भने गरेको छैनन् किन गरेको छैनन् भनेको हो कि अहिलेको वैश्विक समाजमा हाइब्रिड कल्चरको चाहिँ एउटा बढ्दो लोकप्रियता पपुलर कल्चरहरू चाहिँ संसारभरि प्रसिद्ध हुँदैगएको अवस्थामा त्यो नेपाली संस्कृतिलाई पनि त्यसले गाँजेकै छ त्यसो गर्दाखेरि अहिलेको युवा पुस्ता चाहिँ त्यो आकर्षणबस किनभने अब उनीहरू अहिले अब के अरे बिटिएसहरू अब सुन्छन् उनीहरूले उनीहरूले त अब हिब के अरे कोरियन पपहरू सुन्छन् त्यसले गर्दाखेरि त्यो विश्व संस्कृतिको तुरन्तै उनीहरूकोमा पहुँच भएको कारणले गर्दाखेरि त्यसको प्रभाव उनीहरूकोमा छ र मूल्यहरू खस्किँदो छ भनेर अब त्यो त ठिकै हो खस्किँदो छ उनीहरू प्रभावित भइरहेको छन् होइन त्यो प्रभावबाट हामी रोक्नु त सक्दैनौँ किनभने बजारले नानीहरूलाई अहिलेको युवा पुस्तालाई त्यसरी त्योतिर एडिक्टेड बनाइरहेको छ अब कुलत लत लतै जस्तो बनाइरहेको छ तर पनि हामी उनीहरूलाई सानैदेखिको आफ्नो संस्कृति भाषा शिक्षा साहित्य र सामाजिक स्वरूपबारे हामी उनीहरूलाई ब बताउँदै गयौँ भने चाहिँ निश्चय नानीहरूले चाहिँ अब पुस्ता दर पुस्ता आफ्नो संस्कृति भुलेर जाने र त्यो संस्कृतिलाई पुरै बिर्सिने अवस्था चाहिँ रहँदैन तर यो एकदमै च्यालेन्जिङ कुरो हो एकदमै यो चुनौतीपूर्ण कुरा हो भन्ने चाहिँ मलाई लाग्छ